मेरो एउटा फोन रिपेयर गर्न थियो त अँ त्यो फोन त्यो मतलब भाइरसले हो कि टावरले हो कि अब केले हो त्यो त मलाई थाहा भएन हो अँ त्यो मलाई पुरा एकदम साह्रै नै चल्दैछ त त्यो फोन त्यो मलाई एकदमै मतलब पुरा मतलब केहीमा पनि भएन काम लागेन अ असुविस्ता लाग्यो त्यो फोनहरू तपाईँको दोकानको मतलब सुन्नुभएको थियो तपाईँको पुरा राम्रो बनाउँछ पार्ट्सहरू पनि मतलब मजाले फिटिङहरू गरिदिन्छ भनेर मैले सुन्नुभएको थियो त तेही त अनि त त्यही म त्यो फोन चाहिँ के गरेर हुन्छ अब कसरी बनाइदिनुहुने अब त्यहाँ त्यही सोध्नु भ सोध्नुभएको थियो त मैले अनि त्यो डिस्काउन्टहरूको बात त हुन्छ होला नि कति दिन मतलब टाइमहरू लाग्छ हजुर त्यही त त्यो टप टावरले प्रब्लम हुनुहुन्छ कि भाइरसले हौ

त्यही त मेरो त त्यो फोनहरू मतलब ग्लासहरू पनि पुरा ह्याङ चल्छ हो त्यो ग्लासहरू पनि बनाऊँ भनेको त ए त्यही त त्यही ग्लासहरू बनाऊँ भनेर चाहिँ दोकानमा आउनु भनेर म आउ आउन आँटेको थियो कहिले कहिले आउनु भ कतिदिन राख्नुहुन्छ हजुर ए अँ दुई दिन जस्तो लाग्छ ए ल ल ल